खेल खेल्दा घाइते हुने वा दुर्घटनामा परेका खेलकुदका लागि मेरो क्षेत्रमा के कस्ता सुविधा उपलब्ध छन् भन्दा त्यति मात्रामा देखिँदैन त्यस्तो सुविधाहरू अब खेल्ने खेलाडीहरू आफ्नो क्षेत्रदेखि टाढा टाढा गएर पनि खेल्छन् र त्यो टाढा जाने क्रममा गाडीघोडा आदिको सुविधा लिएर जानुपर्ने हुन्छ र त्यसो हुँदा कोही बेला बाटाघाटामा सडक दुर्घटना भएर उनीहरूले आफ्नो ज्यान गुमाउँछन् अथवा घाइते हुन्छन् र त्यो घाइते भएको खन्डमा सेल्फ आफ्नैबाट नै लगानी गरेर यसरी खर्च गर्नुपर्ने हुन्छ र बिरलै पाइन्छ त्यस्ता कुराहरू जसले चाहिँ सहयोग गर्छ त्यस सहयोग गर्ने क्रममा यस्ता संस्थाका मान्छेहरू अथवा गाउँठाउँमै कन्ट्रिब्युट गरेर यसरी उनीहरूलाई सहयोग पुर्याउने एउटा प्रसेस छ